आहिले हाम्रो गाउँतिर चाहिँ टोइलेटहेरूको पानीकोचाहिँ राम्रै छ किनभने नानीहरूलाई खाता किताबहरू पनि पाउँदैछ अलिकति सुबिस्ता नै छ पहिलाको हेरि चाहिँ एकदमै राम्रै छ अन्त केही प्रब्लमहरू छैन नानीहरू पनि अहिले त साफ सफाइहरू भएरै आउँछ सबैजना राम्रै नै छ गाउँघरमा टिचरहरू पनि राम्रो राम्रै आउनु भएको छ पहिलाको हेरि चाहिँ एकदम प्रब्लम चाहिँ छैन पानीहरूको अहिले एकदमै राम्रो राम्रो खाता किताबहरू पनि राम्रै दिँदैछ त्यहाँ केही प्रब्लम छैन अन्त हाम्रो तल प्राइमेरी अब अरू स्कुलमा त के हो कसो हो म जान्दिनँ हाम्रो तल चाहिँ राम्रै छ केही प्रब्लमहरू त छैन स्कुलमा सबै हाम्रो नानीहरूलाई पनि निकै बढेको छ अहिले शौचालयहरू पनि पानीहरू पनि सबै कुरो राम्रै छ हेन्डवासहरू दिन्छ नानीहरूलाई ड्रेसहरू दिन्छ अन्त के अरे यो खानेकुरोहरू दिन्छ राम्रो दिन्छ खानेकुरोहरू पनि एक टाइम राम्रै हुन्छ पढाइ पनि राम्रै हुन्छ राम्रो खालको चेकहरू हुँदैछ अहिले आएर सोध्नुहुन्छ ठुलो मान्छे आएर त्यही हो